हेलो नमस्कार दिदी हेलो ए ए अच्छा अच्छा के लेख्नु पर्ने छ चाड बाड त अब हाम्रो हिन्दूको पर्वहरू त अब एक नम्बरमा त अब सुरु त अब आजदेखि भनौँ यो कृष्ण अष्टमीदेखि सुरु हुन्छ आज कृष्ण अष्टमी हो अब आज कृष्ण जन्मिने दिन अब धरतीमा आएको उहाँको अब बढी बढाइ गर्छ

दसैँ भयो अन्त त्यसरी मिलाएर लेखिदिनु होस् न दसैँ अब सुरु कहिले भने महालय औँसीको भोलि पल्ट देखि सुरु हुन्छ यो नौरथा हो अब नौ दुर्गाले चाहिँ अब हामी मनुष्यलाई बचाउनुको लागि राक्षसलाई सँग लडाइँ गर्दै गर्दै के अरे बचाउनुको लागि चाहिँ उहाँले धरतीमा आएर एकदम रक्षा गरेका छन् भन्छन् अब होला त मानिरहेको छौँ यो परम्परा हो आजसम्म अनि नवमीको दिन मजाले अब नौ दुर्गाले चाहिँ राक्षसलाई मार्ने सबै देउताहरूले शक्ति दिनुले गर्दा चाहिँ उहाँले मारेर चाहिँ एकदम खुसियाली मनाएर उहाँलाई हवनहरू गरिसकेर अनि भोलि पल्ट विजय दसमी मनाएर हो के अरे रातो टिका अक्षेता मजाले लगाएर जमरा उहाँलाई चढाएर अनि मनुष्यहरूले तिमीहरू लगाऊ मासु भात खाऊ यो राक्षस मारेको खुसियालीमा भनेर नौ दुर्गाले अर्डर गरेका छन् अरे नि त अनि त्यो भएर हामी अब हामी हिन्दूहरूले चाहिँ त्यही अब पहिला पहिला बुढापाकाले अब त्यसो भन्थे र त्यसरी नै अहिलेसम्म त्यो प्रथा रहेर मानिरहेको छौँ है हो अन्त दु दोस्रो नम्बर अब पहिलो दसैँ दोस्रो अब दीपावली दीवपालीमा त्यस्तै छ प्रथाहरू अब देउसी भैलो खेलेर रमाइलो पहिलो दिन अब यही उयो आउँछ के अरे काग तिहार भन्छ पञ्च उयो होइन त्यहाँदेखि सुरु हुन्छ यमपञ्चक हजुर यमपञ्चकदेखि सुरु भए पछि कुकुर तिहार कुकुरलाई मानेको छ पहिला पाण्डवहरूलाई सहायता दिएको छ अरे नि त कुकुरले वन बास लाग्दा सबै मर्दै मर्दै मर्दै गएर धर्म राजाको पछि पछि पछि पछि लास्टमा रहँदाखेरि चाहिँ अनि कुकुरलाई चाहिँ मानेर स्वर्गमा सँगै लानाले गर्दा स्वर्गमा कुकुर मानेको छ भन्ने प्रथाहरू छ हो अब बुढापाकाले भनेको अनि देउसी खेल्छन् दीपावली भैलेनी खेल्छन् फर्स्ट दिन अब लक्ष्मी घरको छोरी चेली चाहिँ लक्ष्मी भएर सबैजना मिलेर चाहिँ घरमा छोरी न भएको घर अब अलिक शून्य पनि हुन्छ भन्छन् पुरा पहिलाकोले अहिले पनि त्यस्तै छ हौ छोरी चेली न भएको घर अलिक अर्कै हुन्छ

त्यस्तै हो चाड बाड चाहिँ त्यही लेखिदिनु भनेर भन्नु होस् न अब हामी मैले जानेको चाहिँ त्यही बताइदिएको छु हो अब हुन्छ हुन्छ जानेन भने फेरि कल गरेर सोध्नु होस् न म कतिवटा कुरा भनिदिन्छु हुन्छ हुन्छ थ्याङ्क यु